भाषाको ज्ञान भन्नाले हामी सबै भाषाहरू नै सिक्नुपर्छ भन्ने चाहिँ हुनु पर्यो किनभने सबैलाई नै आफ्नो मातृभाषा प्यारो हुन्छ र जस्तै म नेपाली हुँ र नेपाली भाषा सबै नानीहरूले सिकोस् नेपाली भाषाको सम्मान होस् भन्ने हामी नानीहरूलाई भन्छौँ जस्तै धेरै भाषा जस्तै बङ्गाली बङ्गला भाषा हिन्दी आफ्नो आफ्नो भाषाको एउटा आफ्नो आफ्नो महत्त्वपूर्ण छ र हामी अङ्ग्रजी स्कुलमा पढेर पनि नेपाली हामीलाई आउँदैन भन्न सक्दैनौँ किनभने प्रत्येक अङ्ग्रेजी स्कुलमा पनि एउटा सब्जेक्ट चाहिँ नेपाली भाषा हुनुपर्छ जस्तो मलाई लाग्छ किनभने आफ्नो आफ्नो भाषाको आफैले नै सम्मान गर्नुपर्छ र नसिक्ने त कुरै छैन नेपाली भाषा सबैले नै सिक्नुपर्छ जस्तै हामी बङ्गला भाषा पनि भन् बोल्नु सक्छौँ हिन्दी भाषा पनि बोल्नु सक्छौँ अङ्ग्रेजी भाषा पनि बोल्न सक्छौँ त्यसरी नै नेपाली भाषाले पनि सम्मान पाउनु पर्ने हो र जुनै पनि जातिले पनि नेपाली भाषा अलिकति भए पनि सिक्नुपर्ने चाहिँ स्कुलमा अनिवार्य गराउनु पर्ने एउटा सब्जेक्ट हुनुपर्छ र नानीहरूलाई विशेष गरी नानीहरूले चाहिँ नेपाली भाषा सिक्नैपर्छ